हजुर भन्नुहोस् न

तपाईँको रिङ्गटा पनि लाग्दैछ है तपाईँको भमिटिङ टेन्डेसी पनि छ है अन्त तपाईँको एउटा चाहिँ हुनसक्छ आँखाको प्रब्लम पनि हुनुसक्छ है र भर्टिगोको प्रब्लम पनि हुनसक्छ कि त्यो चाहिँ आएर तपाईँले मसँग एकपल्ट भेटघाट गरेर म राम्रोसँगले चेकअप गरेर म त्यसको मेडिकेसन गरिदिन्छु है अन्तखेरि विशेष गरेर तपाईँको त्यो जुन चाहिँ घुँडाहरू दुख्यो भनेर भन्नुहुन्छ त्यो चाहिँ युरिक एसिड लेवल बढेर पनि हुनसक्छ या त र्युमाटोड आर्थराइटिस पनि हुनसक्छ अन्त त्यसको एउटा आरए फ्याक्टर टेस्ट गर्नुपर्छ कि तपाईँको अन्त त्यसपछि दबाई के कस्तो हुन्छ म तपाईँको गरिदिन्छु नि तपाईँ कहिले फ्री हुनुहुन्छ वहाँबाट कहिले फर फिर्नुहुन्छ भोलि भन्दाखेरि तपाईँले पर्सिको दिन आउनु सक्नुहुन्छ भोलि म भोलि म कन्फरेन्समा जाँदैछु कि पर्सिको दिन चाहिँ म एभाइलेबल हुन्छु च्याम्बरमै हुन्छु अनि तपाईँ म मर्निङ साढे दसदेखिको म पाँच बजीसम्म चेम्बरमै हुन्छु तपाईँले बिहान गएर त्यहाँनिर एकजना आदर्श भाइ बसेको छ कि आदर्श भाइलाई त्यहाँ मे आफ्नो नाम लेखाइदिई राख्नुहोस् न तपाईँको नम्बरको कि आफै गयो पनि हुन्छ या त तपाईँले अरू कसैलाई पठायो पनि हुन्छ आफ्नो नाम चाहिँ त्यहाँ लेखाइदिई राख्नुहोस् कति नम्बरमा हुन्छ म तपाईँलाई पर्सिको दिन आएर हेर्छु नि अनि फिलहालको लागि चाहिँ म तपाईँलाई रिलिफको लागि चाहिँ मेडिसिन्सहरू वाट्सएप गरिदिन्छु कि तपाईँले त्यो मेडिसिन्स किनेर खाँदै गर्नुहोस् न है अनि पर्सिको चाहिँ तपाईँले नाम लेखाई राख्नुपऱ्यो किनभने भिड बेसी हुन्छ कि अन्त तपाईँले अलिकति चाँडै गएर नै नाम लेखाउनुभयो भने छिटै नै तपाईँको नम्बर पनि आइहाल्छ र म तपाईँलाई छिटै हेर्नसक्छु अनि तपाईँले जुन चाहिँ घुँडाको प्रब्लम भन्नुभयो म त्यसको लागि पनि दबाई लेखिदिन्छु त्यसले तपाईँलाई पेन रिलिफ गरिहाल्छ तर त्यो टेम्पोरेरी हुन्छ विशेष तपाईँको ब्लड टेस्ट गरेर मात्र थाहा हुन्छ कि एक एक्चुलमा पनि प्रब्लम के हो भनेर कि अन्त तपाईँले त्यही हिसाबले ट्रिटमेन गर्नु सक्नुहुन्छ नि सुर सुर्ताउनु केही पर्दैन हवस् हुन्छ हुन्छ हुन्छ